हेलो

ए हजुर हो त ए हजुर ए हजुर भन्नुहोस् न ए हजुर नानीलाई याद त गर्दैछौँ मैले ट्युसन पनि हालेको छु हो हजुर ए हजुर मैले म्याथ र साइन्सको लागि जितेन प्रधान सरकोमा ट्युसन हालेको छु हो उहाँले पढाइदिनु हुँदैछ हजुर ए हजुर हामीले गर्छौँ त याद दिन्छौँ हजुर हजुर ए हजुर हो नि अहिले होइन तर अब अहिले कोसिस गर्दैछ पहिलाको भन्दा धेरै नै इम्प्रुभ हुँदैछ हो राम्रै नै गर्दैछ अहिले अब म्याथ्स र साइन्सको लागि चाहिँ साइन्स ग्रुपको लागि चाहिँ मैले ट्युसन जितेन प्रधान सरलाई जिम्मा दिएको छु घरमा पढ्दैछ बिहान फोट्टी मिनट्स जस्तो पढ्छ बेलुका खानु अगाडि जस्तो घरमा पनि पढ्दैछ त्यहाँदेखि ट्युसनमा पढ्दैछ ए हुन्छ हुन्छ हामीले गर्दैछौँ लगाएको छ त म जाँदैछु त उहाँ सरसँग बिहान म देख्छु बाथरुममा छु पढ्दैछ राम्रै छ सुर्ताउनु पर्दैन भनेको छ ए हुन्छ हुन्छ

त्यही त अँ त्यस्तै छ हौ

हजुर हजुर ए हुन्छ हुन्छ गर्दैछौँ अहिले अब कोसिस हाम्रोबाट पनि जारी नै छ ए हजुर हुन्छ थ्याङ्क्यु